यो प्रश्नको उत्तर दिनुपर्दा चाहिँ मैले चाहिँ अहिलेसम्म अब राति अब रातको समयमा देखेको अब चरा भन्नुपर्दा चाहिँ अब त्यही हो अब रातको समय त अब प्रायः अब चराहरू त्यस्तो त हुँदैन तर अब रातको समय चाहिँ अब जस्तै अब ब्याट भयो अनि अर्को उल्लु भन्छ त्यसलाई चाहिँ हामी नेपालीमा लाटोकोसेरो भन्छौँ जो चाहिँ एकदमै कस्तो हुन्छ भने चाहिँ अब त्यो लाटोकोसेरोहरू चाहिँ अब थ्री सिक्सटी अब टाउको यता यता अब थ्री सिक्सटी घुमाउनुसक्छ अनि रातको समयमा चाहिँ मैले एकैताल चाहिँ अब उल्लु देखेको थिएँ हाम्रो घर माथिल्लो चाहिँ अब सानोबटे त्यो रुखमा चाहिँ अब उसले गुड बनाएर बसेको थियो अनि भनिन्छ अब रात लाटोकोसेरोले चाहिँ राति मात्रै आँखा देख्छ भनेर अनि मैले देख्दा चाहिँ अब सायद त्यो चाहिँ अब भर्खर बच्चा पारेको थियो होला अनि पुरा अब कुन्नि कस्तो टाइपको अब साउन्ड आयो त्यहाँदेखि हामी हेर्नु जाँदा त त्यहाँनिर चाहिँ अब रुखबाट चाहिँ लाटोकोसेरो थियो अनि लाटोकोसेरोलाई अब यसो लाइट बाल्दा चाहिँ आँखा पुरा त्यो हुन्छ नि अब पुरा अब आँखा बल्यो अब लाटोकोसेरोको लट लाटोकोसेरोको आई मिन उल्लुको अनि मलाई चाहिँ अब एकदम डर लाग्यो अब अब सानोमै अनि त्यो लाटोकोसेरो अब त्यो आँखा बलेको देख्दा चाहिँ अब कुन्नि कस्तो लाग्यो अब हुन्छ नि अब त्यो पनि अब एट द नाइट टाइम अब गाउँघरमा त अब बेलुका भएपछि त अब सबै अब नानीहरू त अब डराउँछ नि त अनि अरू चाहिँ मैले त्यस्तो देखेको छुइनँ यत्ति नै हो अब त्यही उल्लु मात्रै देखेको मैले एकैताल देखेको त्यो पनि सानोमा